मलाई मनपर्ने माछाहरूमा बाटा माछा कतला माछा रुई माछा झिङ्गा माछाहरू हुन् र मानिसहरूले सामान्यत खान रुचाउने माछाहरूमा रुई माछा मागुर माछा झिङ्गा माछा र बाटा माछाहरू हुन्